हजुर ए दिदी सुन्नुहोस् न हजुर सुन्दैछु हेलो हेलो ए हजुर सुन्नुहोस् न तपाईँ हेलो ए मैले अघि तपाईँलाई कल गरेको थिएँ नि तपाईँले कलै गर्नु भएन सुन्नुहोस् न तपाईँ त्यो भेजिटेबल्स स्टोरबाट बोल्नु भएको है ए सुन्नुहोस् न के पो मलाई अलिकति त्यो सिजनल भेजिटेबल चाहिएको थियो कि त्यो मौसमी भेजिटेबलहरू अनि हजुर हजुर म त्यहीँ सोध्नुको लागि चाहिँ कल गरेको कि अब नेक्स्ट विक चाहिँ मेरो घरमा सानो पार्टी अर्ग्नाइज गर्दैछु मेरो नानीहरूको लागि बर्थडे पार्टी छ कि अनि त्यसको लागि चाहिँ मलाई अलिकति सागसब्जीहरू चाहिएको थियो अनि अहिले फिलहाल तपाईँकोमा अभाइलेबल सागसब्जी चाहिँ के कसो होला हजुर ए हजुर हजुर हजुर त्यही अर्ग्यानिक किनभने नानीको बर्थडे सेलिब्रेसन हो अन्त अहिले फेरि अब सबै त्यो दबाई हालेकै सागहरू अभाइलेबल हुन्छ अन्त अन्त के पो सागहरू खालि छ कि त्यो मलाई चाहिँ यस्तो चाहिएको थियो त्यो तामाहरू भयो होइन अन्त चाहिँ मटरहरू करेलाहरू अन्त अन्त उयोहरू पनि चाहिएको थियो दिदी सुन्नुहोस् न त्यो डल्ले खोर्सानीहरू छ कि छैन किनभने अब नानीको बर्थडेमा चाहिँ नट अन्ली हजुर नट अन्ली नानीहरू उनीहरूको पेरेन्ट आउँछ नि त फेरि अब मलाई चाहिँ अब एकदम गाउँकै चाहिएको थियो हजुर हजुर हजुर हजुर हामी चाहिँ भेजिटेरियन हो कि अन्त त्यही अब गाउँ बस्तीको आबो एकदम अर्ग्यानिक अब त्यही त्यसकै लागि अब दामहरू चाहिँ के कस्तो मिल्छ होला हजुर हजुर हजुर हजुर हजुर नुनमा नभिजाएको एकदम त्यो क्यारेक क्यारेक टोक्ने भातसँग अन्त काब्राहरू पनि पाउँछ होला नि है ए हजुर हजुर हजुर हजुर हजुर तामा चाहिँ तिन किलो जस्तो हो अन्त डल्ले खोर्सानी चाहिँ तपाईँको पाँच केजी जस्तो अन्त तपाईँको मटरहरू चाहिँ त्यही तिन केजीहरू अन्त उयो करेला चाहिँ खालि एक केजी किनकि तितो त्यस्तो प्रिफर गर्दैन मान्छेले हो हजुर हजुर हजुर हजुर हजुर हजुर अन्त काँक्राहरू चाहिँ कसरी छ दिदी होइन भेन्डी त नलिने हो किनभने भेन्डी त बाह्रैमासे हुन्छ कि हजुर उयो काँक्रा चाहिँ कसरी छ ए हजुर काँक्रा चाहिँ यसो पाँच केजी जस्तो गरिदिनुहोस् गरिदिनुहोस् हो अनि दामहरू अलिकति मिलाइ दिनुहोस् न अब किनभने म त अब त्यत्रो त्यत्रो लादैँछु अब एक दुई केजी भए पनि अब अलिकति उयो हुन्थ्यो अब अलिक बेसी लाँदा त दामहरू घटबढ हुन्छ होला नि है ए हुन्छ हुन्छ मलाई सामान चाहिँ मेरो नानीको नेक्स्ट विक बर्थडे छ अन्त म चाहिँ तपाईसँग अब पर्सितिर आएर भेट गर्छु हो अनि दामहरू पनि अब तपाईँले मलाई भनी राख्नुहोस् हो अन्त म त्यही अनुसार पैसा रुपियाँहरू लिएर आउँछु अनि पछि चाहिँ आएर म सामानहरू सबै लान्छु नि ल ए हजुर हजुर त्यो रातो टमाटर

हजुर रुख टमाटर कसरी पऱ्यो होला रुख टमाटर चाहिँ कसरी पऱ्यो होला ए हजुर हुन्छ रुख टमाटर चाहिँ त्यही एटी रुपिस एटी एटी रुपिस गरिदिनुहोस् कि म तिन केजी जस्तो लान्छु नि ल अचार भिजाउनुको लागि दसैँ पनि आउनु आँट्यो हो अन्त फेरि अब हाम्रो नेपालीको त्यही हो अब ट्रेडिसनल अनुसार अब अचारहरू भिजाएको प्रिफर गर्छ हो हजुर हजुर हजुर हजुर हजुर त्यसकै लागि नि अब बर्थडे पनि आयो फेरि अब अगाडि नै भिजाएको छ भने राम्रो हुन्छ नि त प्रिजर्भ गरेर हजुर हजुर हजुर हुन्छ यसो अब त्यत्रो त्यत्रो लगेपछि अलिक घटबढ त हुनुपर्छ अब अलिक घटाइदिनुहोस् न ल हजुर हुन्छ हुन्छ हजुर थ्याङ्क यू